हेलो हेलो अफिसर ए त्यो अब रिपब्लिक डे पनि आउनु आँट्यो हो अन्त यो पालिको रिपब्लिक डे चाहिँ कसरी से सेलिब्रेसन गर्नु होला भनेर चाहिँ

ए हजुर हजुर अरू पहिलाहरूको भन्दा डिफ्रेन्ट पनि हुने रहेछ हो हजुर अब अर् अब जस्तै तपाईँ र म मात्र उयो गरेर पनि भएन अब अरू टिचर्सहरूको पनि अब सल्लाहमा आउनु पर्यो ए हजुर हजुर

हजुर भोलि एकछिन बरु सेमिनार गर्दा पनि हुन्छ नि त हजुर मार्च पास्ट अन्त हजुर त्यस पछाडि हजुर ग्राउन्ड पनि अब छँदैछ होइन अन्त मार्चपास्टहरू खेलाउँदा पनि हजुर हुन्छ

हजुर प्राइजहरू भन्दा अब सबै नानीहरूलाई बरु सान्सानो भन्दाखेरि पनि अब सबैलाई नछुटाईकन जस्तै जस्तै गरे पनि पार्टिसिपेन्ट गर्नेहरूलाई सबैलाई दिँदा चाहिँ हुन्छ हजुर हुन्छ सर अब त्यस्तै अब फोनमा अब हामी यस्तो सल्लाह भइहालेको छ भोलि एक पल्ट भेटेरै कुरा गरौँ न स्कुलमा हुन्छ हुन्छ सर